मेरो साथीहरू चाहिँ तिनजना छ एकदम खास होइन उनीहरूसँग चाहिँ मैले एकदम कहिले बिर्सन नसक्ने पलहरू बिताएको छु जति दुःख पर्दा पनि जति खुसी हुँदा पनि तिनीहरूसँगै तर अहिले हामी साथ चाहिँ छैनौँ र तिनीहरू चाहिँ हो एकजना चाहिँ मिङ्मा छेकी भन्ने शेर्पा जो चाहिँ लाभाको हो अन्त अर्को चाहिँ मेरो सम्झना तामाङ जो यता कालीझोडापट्टि बस्छ र एकजना चाहिँ प्रेरणा राई भन्ने जो चाहिँ मेरै गाउँ गाउँ भन्दा पनि अलिक पल्लोपट्टि छ र अहिले चाहिँ हामी त्यति साह्रै भेट हुँदैन किनभने एकजना चाहिँ क्लास टेन सक्किएर उता उताकै स्कुल पढ्छ र अर्को चाहिँ मेरो साथी घरको उयो परिस्थितिले गर्दा ऊ अहिले सिक्किममा काम गर्न गएको छ र एकजना प्रेरणा भन्ने चाहिँ ऊ चाहिँ मसँगै पढ्छ मसँगै मतलब सेम स्कुल हो तर क्लास चाहिँ उ इलेभेन हो र म चाहिँ टुवेल्भ र र तिनीहरू चाहिँ तिनीहरूसँग मैले एकदम राम्रो पल बिताएको भनेको चाहिँ जब हामी घुम्न गएका थियौँ यता हात्तीडाँडा भन्छ बेसी टाढो होइन यहीँ माथि हो र त्यति बेला चाहिँ हामी अब कस्तो भन्नु म तपाईँलाई एकदम राम्रो दिन थियो है त्यति बेला अलि अलि धुम्म भइरहेको थियो प्लस पानीहरू चाहिँ परेको थिएन र हामी चाहिँ बाटै नचिनिकन घुम्न गएको र त्यतिबेला चाहिँ हामी हराएका पनि थियौँ अन्त त्यति बेला हामी झन्डै नौ बजीतिर गएर चाहिँ चार बजीतिर फर्किएका थियौँ घर घरमा गएर गाली पनि खायौँ है सबैजनाले अन्त त्यो दिन चाहिँ एक्चुवली के भयो भन्दाखेरि हामी चाहिँ यहाँबाट गएको थियौँ घुम्न अन्त त्यहाँ माथि पुगेपछि चाहिँ आधी बाटोदेखि चाहिँ बाटो बिर्सियो होइन त्यहाँदेखि चाहिँ जङ्गलमा अब बेसी ठुलो त होइन र पनि अब हामी चाहिँ नबुझेर फाल्टै बाटो पसिगएर एकदम के गर्नु अब त्यति बेला कस्तो भएको थियो अन्त त्यतिबेला चाहिँ हामी त्यहाँ एक्चुवली चाहिँ हामी भन्नुपर्दा चाहिँ हामी आर्मीहरूको त्यो उसमा पसेको थिएछौँ जहाँनिर चाहिँ हुन्छ कसैलाई गाडदो रहेछ गाडेको जलाको हो यस्तो टाइपको जग्गा त्यहाँ पुगेका थियौँ अन्त त्यहाँबाट जाँदा जाँदा जाँदा जाँदा जङ्गलमा होइन हराएको टाइपको भयो तर लास्टमा बाटो पायौँ माथि उयेसमा निक्लेका थियौँ अन्त त्यो दिन चाहिँ यस्तो मजा आयो मतलब भन्नु सक्दैन अन्त यसो भयो के त्यहाँनिर त्यहाँ भरे निक्लियौँ भरे भोलिपल्ट त जरोहरू आएर होइन हामी सबैजना बिसन्चो हो अब घरमा पनि गाली खाएको बिहानदेखि गएको बेलुका आइपुग्दा अन्त हामी चाहिँ एकदम मिल्ने साथी हो र अब थाहा छैन भेट कहिले हुन्छ धेरै मिस गर्छु होइन तिनीहरूलाई अन्त तिनीहरूसँग कोही बेला बात हुन्छ तर अब साथमा भएको जस्तो हुँदैन रहेछ छुट्टियो पछि र एकदम बेसी मिस गर्छु म तिनीहरूलाई र अहिले चाहिँ सबैजना आफ्नो आफ्नो कामपट्टि बिजी है कोही पढ्दैुछ म पनि पढ्दैछु यता अन्त कोही बेला कोही कोही बेला मात्रै अब यस्तो बातहरू हुन्छ किनभने कोही हाम्रो टाइमिङ मिल्दैन कसैको स्कुल छिट्टो लाग्छ मेरो ढिलो लाग्छ फेरि बेलुका ढिलो छुट्टी हुन्छ उनीहरूको मेरो छिट्टै छुट्टी हुन्छ किनभने उनीहरूको घर टाढो रहेछ स्कुलभन्दा अन्त मेरो अर्को सिक्किमको साथीले चाहिँ त्यसको त्यो घरकै सिचुवेसनहरूले गर्दाखेरि चाहिँ त्यो काम गर्नु जानु पऱ्यो इलेभेन पढ्दा पढ्दै अनि त्योसँग पनि त्यस्तो बेसी बात हुँदैन किनभने काममा सबैलाई थाहै छ होइन त्यस्तो उयो बेसी हुँदैन त्यो हामी लास्ट भेटेको भनेको म बेङ्गलोर जानुभन्दा अघाडि मात्रै हो अहिले फर्केर आए तर त्यस्तो बातहरू मात्रै हुन्छ एकदम एकदम मिस गर्छु म तिनीहरूलाई बेसी भन्दा पनि बेसी हाम्रो मतलब यति चार पाँच साल सँगै बिताएर होइन सँगै हाँसेर मेरो त तिनीहरू भन्दा कोही अरू साथी छैन मलाई निकै साह्रो पऱ्यो होइन मुभ अन हुनु तिनीहरूले तिनीहरू गए पछि म एकदम एक्लै हिँडने गर्थेँ अन्त त्यही भएर अहिले चाहिँ म अलिअलि साथीसँग अब मिल्नु ओर्नु थालेको छु एकदम सपोर्ट गर्छ मलाई अहिले पनि होइन तिनीहरूले अब के भन्नु अब केही डिसिजनहरू लिनु छ भने केही अब कुराहरू हामी सबै इत्रु इत्रु कुराहरू सेर गर्छौँ तिनीहरू मेरो लाइफमा एकदम धेरै इम्पोर्टेन्ट पर्सनहरू हो म कहिले पनि बिर्सिन सक्दिनँ तिनीहरूलाई अन्त थाहा छैन अब फ्युचरमा गएर अझै हामी टाढो हुन्छौँ होला तर पनि म सधैँ भन्छु के तिनीहरूलाई कि तिमीहरू मेरो एकदम इम्पोर्टेन्ट पर्सन हो मेरो लाइफको ती यिनीहरूसँग बिताएको पलहरू मेरो बेस्टेस्ट मेमोरीहरू हो किनभने त्यति त्यस्तो बेसी मजा कहिले आएन लाइफमा जति हामी एटदेखि टेन इलेभेन टुवेल्भसम्म गऱ्यौँ टुवेल्भ त होइन टुवेल्भ त एकदम बोरिङ भइसक्यो लाइफै मतलब के भइसक्यो भइसक्यो होइन सबै करियरको टेन्सन अब जति थियो एटदेखि टेनसम्म एकदम सँगै सबैजना होइन चारैजना जहिलेसुकै हाँसी बस्ने जति प्रब्लम आए पनि जसकोमा पनि अब हामी चारजना भेट्यौँ भने चाहिँ अब यस्तो लाग्थ्यो क्या संसारमा कुनै प्रब्लमै नै छैन हामी हाम्रो लागि अब के भन्नु धेरै मिस गर्छु म तिनीहरूलाई अहिले त एक्लै छु होइन एक दुईजना साथीहरू छ मसँग र तिनीहरूसँग बिताएको पलहरू चाहिँ मेरो लागि एकदम बेसी खास छ एकदम म भुलाएर पनि भुलाउन सक्दिनँ